हल्लो भाइ मलाई एउटा पिकअप अथवा बोलेरो गाडी चाहिएको थियो र भोलि हामी परिवार आफ्नो साथीहरू घुम्नु जाने र यसो पिकनिक जाने हाम्रो अलिकति सोच गरेको छौँ र जस्तै हामी लाभा जाने अथवा गोरूबथान भएर र त्यहाँ जाँदाखेरि कति तिम्रो गाडी भाडा लाग्ने कति दिनुपर्ने मलाई एउटा गाडी यहाँ बाख्राकोटबाट जानुपर्ने भएकोले गर्दाखेरि हामीलाई एउटा राम्रो गाडी उपलब्ध गराइदेऊ किनकि जानु आउनु हामीलाई बाटोमा कुनै अप्ठ्यारो नपरोस् र त्यस कारणले गर्दा तिम्रो गाडी भाडा कति पर्ने र हामीलाई भाडाको तोक तोकिदेऊ त्यस कारणले गर्दाखेरि हामी बिहान यसो घुमेर पिकनिक सिकनिक खाएर हामी बेलुका फर्किने हाम्रो त्यस्तो प्रोग्राम छ र मलाई त्यो गाडीको नम्बर अनि ड्राइभरको कन्टेक्ट नम्बर पनि हामीलाई यहाँ मेरोमा पठाइ दिएदेखि भोलि बिहान हामी यहाँबाट निस्किने छौँ र बिहान अलि छिटै गरेर भाइ यहाँ आइदिने हाम्रो यो कार्यक्रम छ हाम्रो साथीहरू सबैजना भेला भएर बस्नेछौँ धन्यवाद